हजुर भन्नुहोस् ज्यू बहिनी हजुर भन्नुहोस् ज्यू ज्यू ज्यू ज्यू बहिनी लक्किली अहिले दुइटा चाहिँ छ कि तपाईँको तपाईँलाई कति चाहिन्छ बुदुना र काब्रे चाहिँ अहिले मेरोमा तपाईँले पाउनुहुन्छ हजुर असला चाहिँ कम्ती छ कि तपाईँको पाहुना कति छ नि ए दुई केजी हो भने त पुग्छ म सोच्दैछु तपाईँको निक्कै नै दस बाह्रजना छ होला भनेर कि तपाईँको लगभग हजुर असला दुई केजी पुग्छ हजुर गरिदिउँ अहिले त यो तपाईँको निकै दु ख गरेर ल्याउँदै छ भन्छ मोराहरूले हो म पनि अलिकति राम्रै अब दाम लाएरै लिनुपर्छ र लिँदैछु उनीहरूको पनि राख्नुपऱ्यो मेरो पनि उनीहरू गाहकी नै भन्नुपऱ्यो तपाईँहरू जस्तै र अहिले मैले साँढे तिन सय मा चाहिँ बेच्दैछु बहिनीलाई एकदमै बहिनीको रेगुलर गाहकी भनेर मात्रै मैले बहिनीलाई चाहिँ साँढे तिन सय गर्दैछु मिल्छ बहिनी ए ज्यू एकदमै एकदमै एकदमै म त त्यो त तपाईँको लागि त हजुर भन्नुहोस् त फेरि फ्रेस हजुर हजुर यो असला त तपाईँको त एकदमै छिटो बिक्री हुन्छ कि त्यही भएर यो बुदुना र काब्रे चाहिँ अलिक बेसी थियो र त्यसलाई चाहिँ बेचिदिइहालौँ भनेर मैले पहिला बुदुना र काब्रे भनेँ तर असला चाहिँ कम्ती दुई केजी त प्रायः पुग्छ म बनाएर एकदमै पठाइदिन्छु नि त मेरो केटालाई एकदमै एकदमै सुर्ताउनै पर्दैन किन तपाईँ मेरो सधैँको गाहकी हो तपाईँले यदि कुनै पनि अलिकति पनि बासी लाग्यो तपाईँलाई केही त्यहाँ अप्ठ्यारो लाग्यो भने तपाईँले तुरुन्त मलाई फर्काइदिनु सक्नुहुन्छ ज्यू ज्यू त्यसो भने म बनाउनु थालिहालेँ है हवस् हवस् बहिनी एकदमै पठाइदिइहालेँ म हुन्छ हुन्छ हुन्छ